ए सुन्नुहोस् न म जर्नलिस्ट बोल्दैछु यहाँको लोकल पेपरबाट न्युजपेपर तपाईँ दार्जिलिङको सिनियर सिटिजन हुँदो रहेछ है यहाँको दार्जिलिङ डिस्ट्रिकको लोकल फेस्टिभल्सहरू हुन्छ नि चाडपर्वहरू के के मनाउँछ जस्तै अब दसैँ दिवालीको पर्वहरू अरू अन्य अन्य कम्युनिटीको अब होली पर्वहरू कसरी मनाउँछ त्योबारे अलिक तपाईँ तपाईँसित जानकारी मागौँ भनेर नि हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर सुन्नुहोस् न यो नेपाली जातीले नि एउटा माघे सङ्क्रान्ति भनेर विशेष सांस्कृतिक चाडको रूपमा मनाउँदै आइरहेको छ नि यो कसरी मनाउँछ यसबारे अलिकति भनिदिनुहुन्छ हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हवस् हुन्छ हुन्छ तप हुन्छ तपाईँले धेरै जानकारी दिनुभयो र तपाईँलाई धेरै धेरै धन्यवाद छ